हेलो हजुर सुन्दैछु हजुर हजुर हो त

हजुर लानुहोस् न हजुर हजुर हजुर हुन्छ हुन्छ

ए हुन्छ हुन्छ अन्त गार्जेनहरू चाहिँ लानु हुँदैन हजुर अन्त टाइम चाहिँ

ए ए हुन्छ हुन्छ